विभिन्न मौसममा चाहिँ बिरुवाहरूको लागि चाहिँ सतर्क गर्नुको लागि सुक्खा मौसममा पानी हालेर बिरुवा बचाउँनु पर्छ पानीको मौसममा बिरुवाहरूलाई सेडमा हालेर राख्नुपर्छ किनभने पानी ज्यादा आयो भने पनि बिरुवा कुहिने डर हुन्छ सुक्खा मौसममा पनि बेसी घाम भेटायो भने घामले सुक्खा हुने डर हुन्छ मर्ने डर हुन्छ त्यसको लागि चाहिँ बिरुवाहरूलाई चाहिँ सुक्खा मौसममा पानी हालेर राख्नुपर्छ र पानीको मौसममा चाहिँ सेडमा हालेर राख्ने गरिन्छ